ए तपाईँ फोटोग्राफर गर हुनुहुन्छ नि ए र त्यही त यहाँ मेरो नातिको बिहा अगस्ट पाँच तारिख हुँदैछ कि र तपाईँलाई यसो मेरो नातिको बिहामा आएर फोटो सुट गरिदिनुहुन्छ कि भनेर नि हजुर हजुर र फोटो राम्रै सुट हुन्छ होला नि होइन हजुर अँ भिडियो पनि गर्नुहुन्छ होला नि त भिडियो रिकर्ड ए अँ भिडियो रिकर्ड पनि गरिदिनुहोस् न र राम्रै हुन्छ होला नि त होइन

ए हजुर हजुर र अनि त्यसमा अब तपाईँकै भर परेँ होइन र अगस्ट पाँच तारिख चाहिँ नातिको बिहा छ र विशेष गरी तपाईँको रकमहरू चाहिँ एक दिनको कति छ कोनि हजुर हजुर ए हजुर हजुर अब हजुर हजुर ठिक ठिकैको हो ए हुन्छ नि ठिकै छ त्यसोभा तपाईँसँग चाहिँ म भर परेँ होइन त्यो बिहाको दिन चाहिँ आएर दिनभरि जस्तै फोटोसुट गरिदिनुहोस् न अनि भिडियोहरू पनि गरिदिनु